गायन क्षेत्रको कुरा गर्ने हो भनेदेखि गायन क्षेत्र क्षेत्रमा रुचि राख्ने एकदमै मेरो सानैदेखिको आदत हो

अँ म गाउने पनि गर्छु यता बाहिरतिर चाहिँ कम्ती कम्ती मात्रामा भए पनि प्रायः म घरमा गुन्गुनाउने नै गर्छु तर मेरो अभ्यास चाहिँ कसरी हुन्छ भनेदेखि कति हुन्छ भनेदेखि चाहिँ पाँच मिनटदेखि दस मिनट मेरो प्रतेक दिनको बेलुका मेरो टाइम छैन हुनु चाहिँ त्यो त तर बेलुका दिउँसो जुनै पनि म खालि भएको बेलामा त्यो म गर्ने गर्छु तर मेरो रियाज कुन प्रकारको हुन्छ भनेदेखि चाहिँ जस्तै सा रे ग म त म भन्दिनँ नै पक्कै पनि तर जुन प्रकारको गित हुन्छ त्यसलाई टिपिकल टिपेर चाहिँ त्यसलाई म रियाज गर्नेगर्छु जस्तै अलिकति तपाईँहरलाई सुनाउँछु म सास कसरी कन्ट्रोल गर्ने भन्ने कुरा एउटा गित अलिकति एक दुई लाइन सुनाउनु

मेरो आफ्नै प्रकारको छ यो अभ्यास रोक्दै गाउँछु कहिले काँही यतिकै पनि हुन्छ

यस्तै प्रकारको हुन्छ मेरो